हामीलाई चाहिँ पहिलादेखि घरबाट सिकाएको छ आमाबाबाले कि अब कोही मान्छे पाहुनाहरू आयो भने होइन उनीहरूलाई राम्रोसितले वेल्कम गर्नु त्यहाँदेखि पानी सोध्नु भन्छ हो अनि पानी खाएपछि चाहिँ उनीहरूलाई चियाहरू अफर गर्नु भन्छ अन्त हाम म पनि त्यस्तै गर्छु कोही मान्छे आयो भने उनीहरूलाई बोलाउँछु भित्र होइन बस्नु भन्छु त्यहाँदेखि चाहिँ अन्त पानी खानेलाई पानी नभए चिया त्यहाँदेखि चाहिँ खानाहरू पकाउँछु खानाहरूमा चाहिँ उनीहरूलाई भात हो अनि नेपालीमा चाहिँ अब नेपाल नेपा हामीहरूमा जातमा चाहिँ गुन्द्रुक छुर्पीहरू दिन्छ होइन हाम्रो ट्रेडिसनल फुड अनि त्यो पकाइकन उनीहरूलाई दिन्छु हाम्रो अन्त त्यहाँदेखि अब टाढो टाढो अब कहिले नआउने मान्छेहरू छ भने चाहिँ अब उनीहरूलाई अब अब अगाडि नै भनेको छ भने चाहिँ सेलरोटीहरू पनि बनाइदिई राख्छ हो अन्त मासु सुकाएको मासु सुका मासु चाहिँ सुकाएर राख्छ होइन त्यहाँदेखि चाहिँ उनीहरू आउँदाखेरि चाहिँ उनीहरूलाई सिकुटी बनाइकिन दिन्छ हो त्यस्तो गरिकन हामी चाहिँ वेलकम गर्छौँ उनीहरूलाई अन्त अरू छिमेकीहरूबाट छिमेकीहरू पनि आयो भने चाहिँ हामी उनीहरूलाई चियाहरू नै दिन्छौँ टाढो टाढोबाट अब कति महिना बादहरू आउनेहरूलाई चाहिँ हामीहरू उनीहरूलाई सेलरोटीहरू गुन्द्रुक र हाम्रो चाहिँ फुडै हाम्रो ट्रेडिसनल फुडै त्यही हो